वनभोजका निम्ति म मेरो परिवार अनि साथीहरूसँग मेरो घरदेखि नजिक टुक्रे जान रुचाउँछु टुक्रे चाहिँ होमस्टेहरूका लागि पनि फेमस छन् टुक्रेमा चाहिँ खोला पनि छ र खोलाको नजिक वनभोज खान धेरै नै राम्रो हुन्छ र त्यहाँ पुगेर हामी खोलाको बगरमा आगो बालेर खाना पनि बनाउन सक्छौँ र समय पाएमा टुक्रेको पार्कको भ्रमण र साथै होमस्टेहरूको भ्रमण पनि हामी गर्नसक्छौँ र आइतबारको दिन त्यहाँ गएमा त्यहाँ हाट पनि लाग्ने गर्दछ र त्यहाँ त्यस हाट लागेको दिन फलफुल सागसब्जी मासा माछा मासु पनि धेरै सस्तो दाममा पाउने गर्दछ र फलफुल र सागसब्जी चाहिँ त्यहाँनिर एकदमै ताजा पाउँदछ र यसरी मेरो यसरी समय पाउँदा म परिवार र साथीहरूसँग टुक्रे गएर वनभोज खाएर मनोरञ्जन गर्दा मलाई धेरै नै आनन्द अनुभव हुँदछ